नमस्कार भाइ म मिसन हिल चियाबारी चियाबारीमा विमल छेत्री बोलेको भाइ यो माइती रेस्टुरेन्ट हो हो ए सुन्नु होस् न तपाईँको रेस्टुरेन्टमा खाना राम्रो पाइन्छ अरे भनेको सुनेँ कि अनि विशेष के छ भने मेरो घरमा आज अति नै विशिष्ट पाहुना आउनु हुँदैछ हो मेरो सँगैको साथी तिस वर्ष अगाडि हामीसँगै स्कुल पढेको र उहाँ आज अमेरिकाबाट आउनु हुँदैछ र तपाईँको रेस्टुरेन्टमा अमेरिकामा पाइने खाइने खाना खाइने जो खाना पाइन्छ अमेरिकामा त्यो खाना तपाईँको रेस्टुरेन्टमा पाइन्छ अरे भन्ने कुरा सुनेँ र त्यो खाना त्यो अमेरिकाबाट आउने चाहिँ मेरो साथी उहाँ परिवारसँगै आउनु हुँदैछ दुई चार दिन बस्नु हुने रहेछ र तपाईँले यो चार तारिकदेखि दस तारिकसम्म उहाँहरू मेरो घरमा बस्नु हुनेछ र तिनै टाइमको खाना तपाईँहरूले पठाइदिनु होस् न तपाईँको मान्छे लगाएर ल र तपाईँको आउ जाउको आउनु जानु जति खर्च लाग्छ र खानाको जे जे जति खर्च लाग्छ त्यो म तपाईँलाई बिल पठाइदिनु होस् म तपाईँलाई पैसा पठाइदिन्छु ल तर खाना अति नै राम्रो हुनु पर्छ किनभने अब यति टाढोदेखि आएको मेरो पाहुना अब बल्ल बल्ल आएको साथीकोमा र खाना चाहिँ एकदमै राम्रो हुनु पर्छ है कुनै प्रकारको आपत्ति चाहिँ हुनु भएन खानामा किनभने तपाईँको खाना खाएर चाहिँ अब है तपाईँको रेस्टुरेन्टको नाम यहाँदेखि लिएर अमेरिकासम्म तपाईँको रेस्टुरेन्टको नाम चल्छ होइन र त्यसले गर्दाखेरि तपाईँको रेस्टुरेन्टको नाम पनि चलोस् भन्ने मेरो एउटा विचार है अब गाउँको तपाईँ है चिना जाना तपाईँ यसले गर्दाखेरि खाना चाहिँ एकदमै स्वादिष्ट हुनु पर्छ र राम्रो हुनु पर्छ पठाइदिनु होस् न ल चार तारिकदेखि दस तारिकसम्म नभुल्नु होस् है फेरि तपाईँले आफ्नो डाइरी डाइरीमा चाहिँ लेखिहाल्नु होस् है म चाहिँ विमल छेत्री यहाँ मिसनहिलबाट ल तर मेरो विशेष घर चाहिँ तपाईँको यहाँदेखि गोदाम लाइन आउनु होस् कि गोदाम लाइनमा यहाँ बाटो मुनि मेरो घर छ र उहाँहरू अहिले आउनु भएको छैन हजुर उहाँहरू अलिकति ढिलो आउने केही बेर पछाडि आउने उहाँहरूले भन्नु हुँदैछ र अहिले उहाँहरूको फ्लाइट ल्यान्डिङ भएको छैन र त्यो फ्लाइट ल्यान्डिङ भए पछि अब वहाँबाट आउँदा आउँदा दुई दुई तिन घण्टा त लागिहाल्छ बागडोग्राबाट मिसन हिल आउँदा र सायद आज बेलुकीदेखिको चाहिँ खानाको व्यवस्था गरिदिनु होस् न राति अब उहाँहरूको देशमा त कुन टाइममा खानु हुन्थ्यो होला हामी आफ्नै प्रकारले उहाँलाई आतिथेय सत्कार गरौँ न बेलुकी आठ बजेदेखिको खाना उहाँहरूलाई व्यवस्था गरिदिनु होस् न आठ बजे खाना पठाइदिनु होस् न ल अहिले उहाँहरू दुई बजे उहाँ बे बागडोग्रामा उत्रिनु हुन्छ ऊ त्यहाँदेखि एउटा गाडी पठाइदिएको छु त्यो गाडीमा आउनु हुन्छ र आठ बजेदेखिको खाना चाहिँ तपाईँले पठाइदिनु होस् न यहाँ गोदाम लाइन मेरो घरमा ल अब मैले तपाईँलाई एड्रेस चाहिँ न नबिर्सनु होस् है फेरि पठाइदिनु होस् है थाहा भयो होला नि मिसन हिल चियाबारी यहाँनेरि गोदाम लाइन विमल छेत्रीको घर भन्नु होस् भन्नु होस् न त्यहाँ कसैलाई पनि सोध्नु भयो भने तपाईँलाई भनिदिइहाल्छ ल आउँछ हजुर गाडी आउँछ गाडी घरमै आउँछ घरमै आउँछ गाडी हजुर पठाइदिनु होस् न ल चार तारिकदेखि दस तारिकसम्म उहाँहरू दस तारिक दिउँसो फ फर्कनु हुन्छ भन्नु हुँदैछ

दिउँसो दस बजेसम्मको खाना चाहिँ अब खुवाएर पठाउनु पर्छ र तपाईँको खाना एकदमै राम्रो छ छ अरे एकदमै युएसमा नाम चलेको रहेछ यो है र त गुणगान पनि गाउँछ गावोस् है तपाईँको रेस्टुरेन्टको ल भाइ हवस् धन्यवाद तपाईँलाई धेरै धन्यवाद